हजुर आन्टी ए चामल चाहिएको थियो त्यसो भए दोकानमा आउनुहोस् न दोकानमा आउनुहोस् न त चामलहरू त अब धेरै छ होइन लिएर इन्डिया गेट चामलदेखि लिएर अब तपाईँको फार्म फारमदेखि लिएर सबै छ एकचोटि आउनुहोस् दोकानमा दोकानमा आएर चेक गर्नुहोस् न तपाईँलाई कुन चाहिँ मन पर्छ त्यही लानुहोस् हजुर छ त यो प्याकेट त तिस केजीको प्याकेट हो पैसा त्यस्को यस्तै पच्चिस सय रुपियाँ जस्तो पर्छ अब तपाईँ एकचोटि दोकानमा आउनुहोस् होइन अब त्यो त मिलिहाल्छ होइन तल माथि भइहाल्छ आउनुहोस् एकचोटि दोकान मात्रै आउनुहोस् न हुन्छ तपाईँ जति वि तपाईँ लानु नि कतिसम्म लानु हुन्छ लानु नि होइन हामी मिलाएर गरौँ डिस्काउन्ट दिलाऔँ न त ए कति जस्तो त लाने होला त फिक्स भन्नुहोस् त म त्यही हिसाबले म यो दाम मिलाइदिन्छु हजुर छ छ यो पर्छ तपाईँको अठार सय पाकिट अठार सय पर्छ हौ पाकेटलाई चाहिँ पच्चिस रु पच्चिस केजीको हुन्छ त्यो चाहिँ अब तपाईँको पच्चिस केजीदेखि लिएर होइन पच्चिस केजीदेखिन् लिएर तपाईँको बिस केजीसम्मको चामलको बोरा हुन्छ ए पैसा त पैसा भनौँ भने त्यसको अठार सय अठार सय अठार सय सोह्र सय रुपियाँ पर्छ प्याकेट चाहिँ त्यसको हेरिहेरि छ चामलहरू हजुर पाउँछ कति कति चाहिएको थियो हला खुल्ला चामलको दाम तपाईँको सोह्र सोह्र रुपियाँ केजी चाहिँ छ अहिले हुन्छ